म फलफुल तरकारीहरूमा सबैभन्दा स्वास्थ्यवर्द्ध फलहरू लगाउने कोसिस गर्छु फुलहरूमा त सधैँ जस्तै गोदावरी सयपत्री अनि अर्किडको फुलदेखि लिएर विभिन्न प्रकारका फुलहरू जो कि घरको लागि सुन्दरता दिने साथै सिजनमा कतिपय मानिसहरूले किन्न माग्दाखेरि बिक्री पनि हुने त्यस्तो खालको फुलहरू रोप्ने गर्दछु फलहरूमा फलहरूमध्येमा काँक्रा भयो फर्सी भयो इस्कुस करेला बिँही भयो आदि तरकारीहरू उत्पन्न ग गरेर खाने गरिन्छ साथै बिरुवाहरू पनि यस्तै प्रकारका फलफुल फुल्नेहरू धेरै प्रकारको तरकारीहरू जो कि कुनै रासायनिक बिनाको सब्जीहरू आउने फलहरू रोपेर खाने आदत गरेका छौँ